उत्तर भारत र दक्षिण भारतको सांस्कृतिक भिन्नताको बारेमा भन्नुपर्दा चाहिँ केही पनि मिल्दैन है रहनसहन खानपिन बोलीचाली केही पनि मिल्दैन उत्तर भरतमा चाहिँ हिमाल हिमालहरू छ है जाडो हुन्छ तातो लुगाहरू लगाउनु पर्छ है दक्षिण भारतमा चाहिँ समुद्रहरू छ गर्मीहरू गरमहरू हुन्छ है त्यहाँको लुगा सुतीको लुगा लगाउनु पर्छ पातला लुगाहरू लगाउनु पर्छ है उत्तर भारतमा चाहिँ खानापिना दाल भात है तातो तातो सुपहरू मोमोहरू खानुपर्छ है दक्षिण भारतमा चाहिँ इड्ली साम्बार डोसा नरियलहरूको है धेरै प्रयोगहरू हुन्छ है खान्छ उनीहरूले